मेरो विचारमा जीवनको धेरैवटा परिस्थितिहरूको सामना गरेर कठोर परिस्थितिहरूलाई अप्नाएर त्यसै अनुरूप आफ्नो जीवनलाई ढालेर अघाडि बढ्दै जानु चाहिँ मेरो एउटा सबल पक्षको रूपमा लिन्छु म र मेरो कमजोरीको रूपमा चाहिँ कुनै पनि बिस मानिसमाथि विश्वास गर्नु सोझो सम्झनु त्यस प्रकारले त्यो एउटा मेरो कमजोरी रहेको छ